घुम्नु मलाई मनपर्छ तर मलाई कस्तो ठाउँहरू घुम्नु मनपर्छ भनेर भन्दाखेरि चाहिँ जहाँ चाहिँ अब ऐतिहासिक धरोहरहरू होस् जहाँ चाहिँ आफूले खोजेको चिजहरू पाइयोस् जहाँबाट केही शिक्षाहरू लिन सकियोस् पर्यटकहरूकोमा पनि एउटा त्यो खालको एउटा पर्यटकीय स्थल यस्तो होस् जहाँ चाहिँ हामी बारबार जाँदाखेरि त्यो एउटा प्राकृतिक छटाले प्राकृतिक आनन्दले त्यसलाई सुखमय बनाओस् त्यस्तो ठाउँहरू चाहिँ मलाई घुम्नु जानु मनपरिरहन्छ